सबैको हबी हुन्छ है तर मेरो हबी चाहिँ अब फुलहरू स्याहार्नुमा है म चाहिँ अब कहिलेदेखि भन्दाखेरि पहिलादेखि फुलहरू चाहिँ एकदमै मनपर्थ्यो फुलहरू स्याहार्नु चाहिँ मनपर्थ्यो है तर अब विशेष गरेर चाहिँ म चाहिँ अब घरमा बस्नुको कारण है घरको कामहरू पनि गर्नुपर्ने हुँदाखेरि चाहिँ झन् एकदमै मलाई अब फुल स्याहार्नुहरू मनपऱ्यो है घरहरू सजाउनु अब फुलको कारणले नै घरहरू अब सजिन्छ भनौँ है त्यसरी नै मलाई चाहिँ एकदमै फुलहरू स्याहार्नु मनपर्छ फुलहरू फुलाउनु है अब कस्तो भन्दाखेरि अब हामी यता उता जाँदाखेरि पनि एकदमै पहिला सुरु चाहिँ हाम्रो आँखा चाहिँ अब फुलमै जाने क्या त फुलमा जाने है अन्त त्यो फुल चाहिँ एकदम मनपरी हाल्ने मलाई चाहिँ अन्त अब म जहाँ पनि जाँदाखेरि चाहिँ त्यो फुलहरू हेरिहाल्छु है त्यही भएर अब मलाई चाहिँ फुलहरू स्याहार्नु एकदमै मनपर्छ त्यही भएर चाहिँ अब म चाहिँ घरमा एकदम फुलहरू चाहिँ अब फुलाइ बस्छु सिजन सिजनको त्यही कारण अब मलाई कस्तो भन्दाखेरि ब अब किनेर पनि लिएर अब बनाउने है रोप्ने सार्ने गर्छु त्यसलाई अलिकति बढाउने यस्तो चाहिँ मलाई पुरा मनपर्छ अन्त विशेष गरेर चाहिँ अब फुल चाहिँ एउटा अब पवित्र उयोम मानिन्छ नि त अब जस्तै है पूजापाठ भयो है मन्दिर यता उता है भगवान्हरूलाई चढाउने त्यसको लागि पनि हामीले चाहिँ फुलहरू चाहिँ रोप्ने गर्छौँ है अब पूजापाठहरू गर्दाखेरि पनि त फुल बिना हुँदैन है अन्त त्यही भएर चाहिँ फुल चाहिँ एकदमै मनपर्छ र चाहिँ म चाहिँ अब फुललाई चाहिँ एकदमै स्याहारी बस्छु फुलाइ बस्छु है अन्त फुल स्याहार्नु चाहिँ मलाई एकदमै बेसी अब इच्छा लाग्छ अन्त म भनि पनि बस्छु घरमा है अरू नानीहरूलाई पनि भन्छु है फुलहरू छैन भने चाहिँ अब मलाई एकदम विस्वाद लाग्छ र चाहिँ म चाहिँ भन्छु उनीहरूलाई पनि है फुलहरू स्याहार्नु रोप्नुपर्छ फुल यस्तो गर्नुपर्छ उसो फुलाउनु पर्छ फुल भनेर चाहिँ अब एकदमै म चाहिँ अरूलाई पनि भनी बस्छु